आजका आजका जवानहरूले अहिले अहिलेको भर्खरका हाम्रा जवान केटाकेटीहरूले विशेष खेलकुद प्रति ध्यान दिएर आफूलाई अलिकति एक्सर्साइजपट्टि लागे राम्रो हुनेछ र खेल खेलेर नै आफ्नो कतिवटा जीविका चलाउन सक्नुहुनेछ अनि खेललाई नै तपाईँले माध्यम लिएर लिनु भयो भने तपाईँ ठुलो भन्दा ठुलो तपाईँहरूले एउटा नाम कमाउन सक्नुहुनेछ अनि खेल बहुत किसिमको छ जस्तै अब फुटबल भयो क्रिकेट भयो भलिबल भयो अनि थुप्रै कतिवटा किसिमका त्यहाँ खेलहरू पनि छ र त्यसमा तपाईँलाई कुन चाहिँ तपाईँलाई विशेष लाग्छ तपाईँलाई कुन चाहिँमा चाहिँ इन्ट्रेस छ त्यो इन्ट्रेसलाई तपाईँले एउटा लिएर तपाईँले खेल खेल्नु भयो र त्योपट्टि तपाईँ निर्धक्क भएर खेलै खेलिबस्नु भयो भने तपाईँलाई एकदिन त्यो खेलले तपाईँलाई उच्च मार्गमा पुऱ्याउँछै पुऱ्याउँछ अनि यहाँ कतिजना अहिले पनि कतिजना यो खेल खेलेर नै आफ्नो नाम प्रसिद्ध कमाएर उहाँहरू अहिले आफ्नो जग्गामा बसिरहनु भएको छ अहिले पनि उहाँहरूलाई सबैले सम्मान गर्छ इज्जत दिन्छ त्यस्तै हाम्रो आजकलको केटाकेटीहरूले पनि बालबालिकाहरूले हाम्रो जवान केटाकेटीले पनि एउटा कुनै खेललाई आफ्नो एउटा माध्यम लिएर आफ्नो एउटा लक्ष्य लिएर यसरी हामी कुद्नु कुदेर आफ्नो लक्ष्य बनाउन सक्यो भने उहाँहरूको लागि एकदम पछि उहाँहरूको आफ्नो एउटा जीवन राम्रो हुनेछ र अनि खेलै खेल भन्दामा खेल त सबैलाई मनैपर्छ र त्यो खेललाई नै तपाईँहरूले आफ्नो एउटा त्यो खेललाई तपाईँहरूले एकदम पछिसम्म म राम्रो हुन्छु राम्रो गर्छु र केही न केही गर्छु भन्ने तपाईँहरूले सोचेर गर्नु भयो भने त्यो लक्ष्य अवश्यै पुग्नुसक्छ र आफ्नो एउटा कोसिस र परिश्रम चाहिँ हुनै पर्छ अनि मेरो यही नै तपाईँलाई एउटा सानो सुझाउ छ